हेलो

हजुर सुन्दैछु त

हजुर त्यो घुम्नु त अब आउनु भनेको है सबैजना हामी यहाँ थुप्रै छौँ घुम्नु जाने भनेर त्यसको लागि साथीहरूसँग एकपल्ट सोध्छु म त्यहाँदेखि छिट्टो नै गरेर घुम्नु जाउँ भनेर सोच्दैछु

हजुर हजुर हजुर त्यो तपाईँले भन्नुभएको एकदमै राम्रो लाग्यो है यो अब यो चियापतीहरू मलाई चाहिँ घुम्नु आउनुको कारण चाहिँ त्यही चियापतीहरू यहाँनिर त छ अब दार्जिलिङमा त चियापतीकै नै बेसी महत्त्व छ अन्त चियापती चाहिँ अब कसरी के कसरी उब्जनी हुन्छ त्यसको र मलाई त्यो त्यसको विषयमा के हो भनेर बुझ्नु धेरै मनलागेको छ र त्यसको लागि हजुर तपाईँ भएकोमा एकदमै हामी आउनेछौँ हजुर हजुर हुन्छ हुन्छ अब हुन्छ